हाम्रो गाउँमा सिँचाइको सुविधा छ हाम हाम्रो गाउँ कृषि उत्पादक गाउँ हो कृषिकै लागि सिच कृषिकै लागि यो सिँचाइ गर्नुको लागि पानीको ठुलो ठुलो ट्याङ्कीहरू ठाउँ ठाउँमा पन्ध्र सोह्र घर पन्ध्र सोह्र घरको बिचमा ट्याङ्की राखेर ट्याङ्की राखेर पुरा पानी सिँचाइको लागि घर घरमा जगा जगामा पुर्याएको छ हरएक सिजन सिजनको खेतीपाती हामी गर्छौँ धान धान लगाएर काटिसके सकेर हामी तोरी लगाउँछौँ तोरी लगाएर हामी फुल्ने सिजनमा फेरि सिँचाइको लागि ट्याङ्कीबाट पाइप जोडेर पानी बारीमा पानी भिजाउनुको लागि ल्याउँछौँ सिँचाइ हुन्छ तोरी राम्रोसँग हुन्छ तोरी निकाल्ने बित्तिकै फेरि हामीहरू मकै लगाउँछौँ मकै लगाऊँ लगाउँछौँ मकै पनि वर्षा पानी परेन भने त्यही त्यही ट्याङ्कीबाट हामी त्यहीबाट हामी पानी पाइप लगाएर ल्याएर बारीमा लगाउँछौँ मकै पनि राम्रो हुन्छ त्यहीबाट हामी मकै निकाल्न साथ हामी फेरि गहुँ के अरे धान लगाउँछौँ त्यस्तै गरेर तोरीको साटोमा हामीले गहुँ लगाउँदा पनि हुन्छ हाम्रो गाउँ भनेको कृषि क्षेत्र हो हरएक हरएक मानिसहरूले आफ्नो आफ्नो सुविधाको बालीहरू लगाएर सिँचाइको सुविधा भएको कारणले गर्दा सोचे अनुसारको बालीहरू लगाउँछ लगाउँछ हाम्रो गाउँमा